धेर धेरै दिन अब यस्तो बाहिरतरि हिड्दाखेरि त अब घरमा फुलहरू हुन्छ बाल बिरुवा त अरू के हुनु र त्यही फुल अन्त साग सब्जीहरू हुन्छ साग सब्जीमा त पानीहरू लाउनु ओर्नु पानी लाउनु स्याहार सुसार गर्नु त म हिडिगयो भने त्यही घरमा बुढो पनि हुन्छ अन्त नानीहरू पनि हुन्छ नानीहरूलाई अह्राउनु पऱ्यो अन्त अह्राएर उनीहरूले गरिदिन्छ अब फुलहरूमा धेरै जस्तो प्राय बिहान बेलुकै पानी हाल्नु पर्यो अन्त साग सब्जीमा त त्यस्तो बेसी परेन त्यो साग सब्जीहरूमा त बेलका बेलका हाल्दाखेरि भयो तर फुलहरूमा चाहिँ कोही फुलहरू अब छेउबाट पानी हाल्ने खालको हुन्छ जरामा पानी हाल्नु भएन कोही फुल चाहिँ अब जरामै पानी हाल्ने खालको हुन्छ अन्त त्यही भएर नानीहरलाई सिकाई राख्नुपर्छ सिकाई राखेर हिड्नुपर्छ कोही कोही त अब टाडो गएर आउँदा खेरि मरिसकेको हुन्छ तर पनि अब फेरि अर्को ल्याएर रोप्नु पऱ्यो बजारतिर जाँदाखेरि किनेर ल्याउनुपर्यो अन्त कति अब कतिले त छोडीराखेर हिड्दाखेरि त्यही नानिहरूलाई अनुभव हुँदैन अब हामी जस्तो धेरै अब स्याहारेर हेरचाह गर्ने खालकोहरू छैन हो घरमा अन्त सिकाई राख्दा ओर्दा त्यही त सिक् उनीहरूले प्राय जस्तो सिक्नु त्यो इच्छा हुँदा हुँदै पनि सक्दैन नानीहरूको दिमागै त्यस्तो हुन्छ कतिको अन्त कसैकोमा मलहरू थपथाप पार्नु पऱ्यो अन्त त्यो देखउनु ओर्नु अब कस्तो फुलमा कस्तो मल चाहिन्छ त्यो सबै सिकाउनु पऱ्यो सिकाई राखेर हिड्छ अब हिडेर भोलि पर्सि फर्केर आउँदाखेरि अब कोही त राम्रै हुन्छ कोही कोही चाहिँ त्यति हुँदेन आएपछि त्यहाँदेखि आफै स्याहार सुसार गऱ्यो आफैले स्याहारेपछि त अब भइहाल्छ राम्रै अन्त